सोसियोलोजी रिलेटेड पोलिटिक्स रिलेटेड इकोनोमिक्स रिलेटेड होइन अनि अनि साहित्य पनि पढ्छु पढ्न रुचाउँछु म साहित्यमा चाहिँ विशेष गरी सर्ट्स स्टोरिजहरू नोभेल चाहिँ आख्यान चाहिँ मन पर्छ भनौँ न धेरै यति नै हो